अब कालेबुङ कालेबुङ जिल्लाले चाहिँ अब त्यस्तो इतिहासहरू त मलाई थाहा छैन तर अब जति याद छ अब त्यति म भन्ने प्रयास गर्छु अन्त पहिला अब सत्ताइस जुलाई नाइनटिन एट्टी सिक्समा चाहिँ गोर्खे आन्दोलन भएको थियो अरे अन्त त्यति बेला चाहिँ बुढा बाजेहरू अब बुढो बोजुहरू स्टुडेन्टहरू अब उनीहरूको बिना कारण नै कारण नै बिना पनि उनीहरू उनीहरूको मृत्यु भएको थियो अरे अन्त अन्त अन्त त्यति बेला अब निकैजना अब सहिद भएको थियो अन्त अझै पनि मनाउँछ अब सत्ताइस जुलाई नाइनटिन ए सत्ताइस जुलाईमा चाहिँ अझै पनि मनाउँछ अन्त फर्स्ट प्रिन्टिङ म्याक्जिन चाहिँ गोर्खे खबर कागत थियो कालेबुङको अब त्यति बेला सबसे भन्दा फर्स्ट चाहिँ अन्त यता लेप्चा लेप्चाको किङ्सहरू चाहिँ अब उता दामसाङगढीमा बस्थ्यो भन्ने अब पहिला पुरा सुनिएको थियो अन्त त्यहाँ उसको उसको मृत्यु चाहिँ अब त्यो टाउको काटेर भएको अरे अन्त अझै पनि छ छेउमै पर्छ हाम्रो यताबाट यहीँ यहीँ पल्लोपट्टि भन्दा पनि हुन्छ त्यो जग्गा अन्त म पनि गएँ गएको थिएँ एकखेप अन्त अब स्वतन्त्र दिवस स्वतन्त्रको लागि चाहिँ अब लड लडाइँ लड्ने चाहिँ अब यता दलबहादुर गिरी थियो अरे अब उसले जतिसम्म हेल्प गर्नु खोज्यो गरेको थियो अरे